घरेलु उपचारहरू के के छ भने वेट बढाउनुको लागि चाहिँ तपाईँलाई बेसी मात्रामा चाहिँ भात खानु बढ्नु थाल्छ हो बेसी मात्रामा चाहिँ तपाईँ भात खानुपर्छ दिनमा होइन अनि पाँचवटा अन्डा डेली डेली पाँचवडा अन्डा दाल भयो कालो दाल भयो हो त्यो खानुपर्छ मसुरी दालहरू होइन हो अनि पनिर भयो हो अनि सब्जीहरूतिर चाहिँ तपाईँको चाहिँ त्यही अब आलु आलुहरू बोयल पनि खाँदा हुन्छ आलुदमहरू भयो आलु भुजियाहरू भयो होइन हाम्रो नेपालीको घरमा त्यही त बनिन्छ नि त हैन अनि सागहरू भयो हो त्यो सब तपाईँ डेली लाइफमा गर्नुहोस् एउटा मतलब रुटिनै बनाउनुहोस् तपाईँको वेट गेन हुन्छै हुन्छ वेट बढिन्छ तपाईँको हो घरेलु उपचार चाहिँ यही हो मेरो चाहिँ अनि बेसी मात्रामा चाहिँ पानी खानुपर्छ डेली तपाईँलाई मेक्स पाँच लिटर पानी खायो भने पनि राम्रो हो होइन अनि मिल्क खानुपर्छ दुध खायो भने चाहिँ राम्रो दिनमा किनकि बडी चाहिँ हेल्दी रहन्छ क्या